मेरो अब सिप चाहिँ अब सिप भन्दाखेरि अब म त्यही हो काठको काम गर्छु घरहरू सानो तिनो अब काठको घरहरू चाहिँ बनाउँछु सिमेन्टको पनि आलिअलि बनाउँछु र सिमेन्टको काम गरिन्छ ढुङ्गाको काम गरिन्छ ढुङ् ढुङ्गाको देवलहरू लाउनु त्यो चाहिँ अब पर्फेक्ट नै छु अनि काठको काम अब काठको काममा चाहिँ बेसी हतियार लाग्नुको कारणले गर्दाखेरि त्यति अब हतियारहरू किन्ने अब क्षमता पनि हुनु पऱ्यो धेरै आजकल त सबै मेसिनेरी अब बिजुलीको निक्लिएको छ महँगो महँगो पर्छ र आजकल अब त्यस्तै नै बिजुलीको मात्रै सामानहरू निक्लिएको छ र पनि अब बिस्तारी बिस्तारी किनिँदैछ र गरिँदैछ सिमेन्टको काम अब त्यो बिल्डिङहरूको अलिअलि गरिन्छ त्यसको त्यसमा त हतियार पनि साह्रै धेर लाग्दैन त्यहीबाट अब मेरो परिवारहरू पाल्नु पनि पर्यो अब बाल बच्चालाई पढाउनु पनि त्यसबाटै पर्यो र त्यही गरेर दु ख सुख चल्दैछ अहिलेसम्म त प्रायः जस्तो चाहिँ अब मिस्तिरी काम नै गरिन्छ हामी